पश्चिम बङ्गालका प्रमुख चाड पर्वहरूमा दसेरा तिहार क्रिसमस आदि हुन् दसेरामा के हुन्छ भने घर घरमा नौ दिनको लागि दस्सेरा दुर्गा माँको पूजा गरिन्छ आफ्नो भन्दा स ठुलोबडा हामी टिका लाउँछ आशीर्वाद हामी लिन्छौँ हामी एक अर घर घरमा आफ्नो फेमिलीहरूमा आफ्नोमा सबको घरमा गएर एक अर्कासँग मेलमिलाप गर्छौँ नयाँ नयाँ लुगा किन्छौँ नानीहरूलाई यता उता बजारतिर यता कहीँ घुम्नु छ भने पन्डाल पन्डालमा हामी घुम्नु जान्छ जहाँ जहाँ दुर्गा माताको मुर्ती राखेको हुन्छ हामी त्यहाँ गएर पूजा गर्छौँ मन्दिर जान्छौँ पूजा गर्छौँ एक प्रकारले एकदमै खुसीको माहौल हो हामी सब यति खुसी हुन्छौँ कि आफ्नो पुरानो दुःख सुख सब हामी यसमा सब मिलेर जान्छ सबलाई राम्रो हुन्छ